तारा र ग्रहहरू बारेमा जान्नका लागि म एकदमै इच्छुक छु ताराहरू हामीदेखिको कति टाढो छन् कति कति ग्रहहरू हामीदेखिको टाढो छन् भनेर म एकदमै जान्नुको लागि इच्छुक छु र त्यसरी नै घाम हाम्रा नजिकका ती आठवटा ग्रहहरू हामीदेखिको कति कति टाढो छ होला भनेर म एकदमै मेरोमा एकदमै जिज्ञासा छ र यस बारेमा जान्नका लगि म एकदमै इच्छुक छु र धेरै पुस्तकहरू पनि मैले पुस्तकहरूमा पनि म यो यो विषय मैले पढेको छु र अनलाइन वेबसाइटहरूमा पनि म यो कुराहरूको जाँच पर्ताल गरिरहन्छु हेरिरहन्छु र हाम्रा पृथ्वीदेखिको देख्ने ती आकाशमा देख्ने ती चम्किला ताराहरू हामीदेखिको कति टाढो छ र कति सुन्दर होला भन्ने मलाई यो विषयमा जान्नु एकदमै मलाई जान्नु मन लागेको छ र त्यसरी नै ग्रहहरू मर्क्युरी भेनस भयो मार्स भयो जुपिटर सेट्रन नेप्चुन प्लुटो यस्तो सबै ग्रहहरू को नामहरू मलाई ती पुस्तकहरू र वेबसाइटहरू अध्ययन गर्दाखेरि मैले थाहा पाइसकेको छु र कति तारा छन् होला कति ठुला छन् होला कस्ता रङ्गका छन् होला भनेर कस्तो मौसमहरू हुन्छ होला ती ग्रहहरूमा कस्ता जीवहरू कस्ता जीव हरू ती ग्रहहरूमा बस्ने गर्छन् र कस्तो खालको बनावटहरू कस्तो खालको मौसमहरू ती ग्रहहरूमा हामीले पाइन्छौँ भन्ने यो कुरा सबै कुराहरू मलाई जान्नु एकदमै एकदमै जान्न मन लागेको छ र नेप्चुन ती त्यत्रो टाढाका ग्रह हामी पृथ्वीदेखिको एकदमै टाढोको ग्रह नेपचुन अहिले अनलाइन वेबसाइटहरूमा मैले कतिपय अनलाइन वेबसाइटहरूमा सर्च गर्दाखेरि ती प्लुटो अहिले देखिँदैन हराइसकेको छन् यो ब्रह्माण्डमा यो युनिवर्समा भनेर मैले यो जानकारीहरू पनि मैले पाएको छु र यो कतिपय साँचो हो यो त थाहा भएन तर यस्ता जानकारीहरू पनि म अनलाइन वेबसाइटहरू हेर्दाखेरि ग्रहहरूको बारेमा जान्नका जान्ने इच्छुक भएकोले गर्दा यो कुराहरू पनि म अनलाइन वेबसाइटहरूमा हेर्दाखेरि सुनेको छु र ती ताराहरू पनि ताराहरूमा पनि विभिन्न किसिमका ताराहरू हुन्छन् भन्ने कुरा मैले पुस्तकहरूबाट अध्ययन गर्दाखेरि यो कुराहरू पनि थाहा पाएको छु र ग्रहहरूमा हाम्रा सबैभन्दा घामदेखिको नजिकका ग्रह मर्क्युरी भनिन्छ र त्यसरी नै सेकेन्डको सेकेन्डको पालीमा आउने ग्रह भेनस र थर्डमा आउने ग्रह हाम्रो पृथ्वी र त्यसरी नै मार्च जुपिटर सेट्रन नेपचुन प्लुटो यी सबै ग्रहहरू घामका वरिपरि घुमिरहन्छन् भन्ने जानकारीहरू पनि मैले प्रु पुस्तकबाट अध्ययन गरेको छु र घामको वरिपरि घुम्दाखेरि पृथ्वीको पृथ्वीलाई कतिको समय लाग्छ मर्क्युरीलाई कतिको समय लाग्छ त्यसरी नै भेनसलाई कतिको समय लाग्छ भन्ने यो कुराहरू पनि मलाई बुझ्ने इच्छा लागेको छ र यो कुराहरू नै म पुस्तकहरूमा र अनलाइन वेबसाइटहरूमा खोजिरहेछु र बुझ्ने प्रयास गरिरहेछु